यी बाहिरको काम गर्छौँ हामी स सबै एता उति गर्छौँ घरमा ब के टार्नु के पुर्याउनु सबै महिलाको काम हो महिलाले गर्छन् अहिलेसम्म स स सबै भएको छ महिलाबाटै भयो भएको छ